हजुर गुड इभिनिङ सर ए हजुर हजुर हजुर ए नानी त एकदमै राम्रो छ नि तपाईँको हजुर हजुर एकदमै रेगुलर छ नानीले एक दिन पनि तपाईँले मिस गर्दैन नानीले कि तपाईँको नानीले फेरि रेगुलरमाथि पनि टाइमिङमा आउँछ एकदम हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर धेरै धेरै धन्यवाद हजुर हजुर हजुर नानी त अहिले एकदमै राम्रो छ कि नानीको चाहिँ अहिले म तपाईँसँग कुरा गरौँ पनि भन्दैथेँ है यो एकजना भाइ पनि छ अर्को भाइ पनि दुईजना मिलेर चाहिँ बाहिर एकपल्ट जाने अरे कम्पिटिसनमा हजुर हजुर हजुर हजुर हजुर मलाई जतिसक्दो लाग्छ है अहिलेसम्म सिकाएकोमा गर्नुसक्छ जस्तो लाग्छ किनकि अहिले हामीले गर्नदिएनौ भने है उसलाई कन्फिडेन्स पनि आउँदैन उसले सिक्दैजान्छ गर्दैजान्छ नि हजुर हजुर हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ